भारतको चुनौती त अब विशेष गरेर त अब बिरोजगारीहरू होइन अब बिरोजगारी चाहिँ अब अहिले यहाँ भारतमा कति अब उयोहरू पढेर बसेको छ होइन एजुकेटेडहरू छ उनीहरू आफ्नो यो आफ्नो ऊ यसमा काम नपाएर बाहिरतिर जानु परिरहेको छ होइन बाहिरतिर अब उनीहरूले आफ्नै अब ऊ यसमा गरेर अब काम गर्नु पाएको भए अब राम्रो हुने थियो होइन उनीहरूले अब पढेर बाहिर गोएर पनि त अब दु खहरू धेरै दु खहरू गर्नु पर्छ अब अन्त त्यहाँदेखि चाहिँ एउटा दु खपनहरू हुन्छ होइन एउटा गरिबीपनाहरू छ अब कतिजनाहरू अब अहिले पनि अब जग्गा जग्गामा हेर्नु अब जग्गा जग्गामा हेर्दाखेरि अब रोडतिर लडिरहेको चिसोतिर अब सुतिरहेको केही नराम्रो चिजहरू अब भुँइको चिजहरू अब मैलैहरू खाइरहेको त्यस्तोहरू पनि धेरै जग्गामा छ अब होइन अन्त त्यहाँदेखि अब विशेष गरी मा युवाहरू युवाहरू धेरै कुरामा अब नराम्रो चिजमा डुबिरहेको छ अब यो ड्र्रगहरू भयो अनि मदपानहरू भयो यस्तोहरू चिजमा धरै डुबिरहेको छ होइन अन्त अब यसबाट पनि अब यसलाई पनि यसबाट पनि अब घटेर अब घटेर जानुपर्छ अब होइन अन्त उनीहरूले उनीहरूले पनि अब राम्रो बाटोहरूमा हिँड्नु सक्नुपर्छ उनीहरू पनि अहिले त्यस्तो नराम्रो नराम्रो कुराहरूमा धेरै नै युवाहरू डुबिरहेको छ उनीहरूलाई पनि त्यो राम्रो बाटोमा हिँड्ने एउटा अब एउटा केही जबहरू केही भएर होइन केही ऊ यसले उसलाई उनीहरूलाई त्यो नराम्रो कामबाट निकाल्नु पर्छ होइन अन्त त्यहाँदेखि किसानहरू मेन गरेर किसानहरू अब किसानहरू अहिले उनीहरूले दु ख गरेर खेतीपातीहरू लगाउँछ होइन खेतीपातीहरू लगाइरहेको हुन्छ कतिवटा अन्त लोनहरू खोलिरहेको हुन्छ लोनहरू खोलेर अब प्राय कतिजनाहरू अब बर्सेनी सुनिरहेको छ कतिजना लोन खोलेर ल्याउँछ त्यहाँदेखि आफ्नो आफूले गरेको किसानहरू अब त्यसले लोनहरू तिर्नु सक्दैन अन्त त्यहाँदेखि त्यो अब कति कोही कोही बेला अब पानी आएर त्यस्तोहरू भएर त्यो अब किसानहरू त्यो खेतीहरू राम्रोसँगले उठाउनु पाउँदैन त्यो लोनहरू राम्रोसँगले तिर्नु सक्दैन होइन त्यहाँदेखि अब त्यही तिर्नु नसके पछि अब उनीहरूलाई धेरै प्रब्लम हुन्छ त्यही कारण चाहिँ अब बेसी नै टेन्सन लिन्छ त्यही भएर अब सालिनि आत्महत्याहरू गरिरहेको छ होइन त्यसहरूबाट चाहिँ अब उनीहरूलाई चाहिँ अब त्यो त्यसबाट चाहिँ बचाउने चाहिँ अब उयो गर्नुपऱ्यो होइन समाधान अब त्यो ऊ यसको अब त्यस्तो कुराहरूमा त्यसलाई चाहिँ अब समाधान गर्नुपऱ्यो होइन उनीहरूलाई चाहिँ अब धेरै कुराहरू त समाधान त गरिराखेकै छ होइन कतिजनालाई अब लोनहरू दिएर त्यसमा पनि अब गरिरहेको छ होइन कतिजनालाई अब जबहरू दिएर तर पनि अब त्यो जबहरू अब दिएर त्यो आफ्नो ऊ यसमा र पनि अब भरिपूर्ण छैन उनीहरूलाई अब होइन सन्तुष्टी छैन अब अब अहिले यहाँनिर धेरै पढ्नेहरू छ होइन अन्त उनीहरूको लागि धेरै उयो त छैन अब अहिले पनि सुविधा त छैन अब भएको छैन उनीहरूलाई होइन र पनि अब अझै अझै बेसी उनीहरूलाई अब वर्षमा पनि महिनामा होइन धेरै अब त्यो ऊ यो जबहरू दिएर राम्रोसँगले त्यो पढ्ने नानीहरूलाई होइन आफ्नै गाउँमा राम्रोसँगले अब कहाँ जबहरू गरेर होइन आफ्नो फ्यामेलीहरू राम्रोसँगले चलाउन सकु सक्ने अब ऊ यो सरकारी सरकारी अब नोकरीहरू दिएर होइन उनीहरूले आफ्नो फ्यामेलीहरू राम्रोसँगले चलाउन सक्ने क्षमता चाहिँ अब दिन दिनु चाहिँ दिइ नै राख्नुभएकै छ होइन र पनि अझै पुगेको छैन अझै पनि अब उनीहरूलाई चाहिएको छ पढ्ने धेरैहरू छ होइन उनीहरूको लागि चाहिँ अझै पनि उनीहरूको लागि चाहिँ अलिक अझै पनि जबहरू चाहिएको छ होइन